मेरो शिक्षा भन्नु पर्दाखेरि चाहिँ म चाहिँ ग्राजुएट हो म सन्त जोसेफ कलेजबाट बिएससी पास गरेर फिजिक्समा बिएससी पास गरेको हुँ अनि मेरो काम मेरो पेसा भन्नु पर्दाखेरि चाहिँ म चाहिँ गिटार टिचर हो म नानीहरूलाई सानो सानो नानीहरूलाई गिटार सिकाउँछु अनि त्यही सानो सानो नानीहरूलाई गिटार सिकाउँदै आएको धेरै वर्ष भयो मैले अनि त्यसमा नै मलाई धेरै नै खुसी लाग्छ नानीहरू पनि पहिला पहिला पहिला खोल्दाखेरि एक दुईजना एक दुईजना अहिले धेरै नै हुन्छन् मेरा सालै पिच्छे सानोसानो नानीहरू गिटार सिक्ने नानीहरू तिनीहरूलाई केही सिकाउन पाउँदाखेरि म धेरै नै खुसी छु